खेती सम्पूर्ण रूपमा मौसमको परिस्थितिमाथि नै निर्भर हुन्छ गाउँमा छर छिमेक बुढापाकाहरू सबैले खेतीबाली लगाउँछन् त्यो खेतीबाली लगाउँदा अब आफुले पनि खेतीबाली लगाउँदाखेरि चाहिँ मल जल राम्रोसँग जोत खन गरिन्छ मल जल गरिन्छ त्यसैले पनि अब आफूले लगाएको खेती

गर्छ गर्छ गरिन्छ बाली नष्ट भयो भने अब त्यस्तै अब सानोतिनो दोकानहरू खोलेर के केही कुराको अब बिजिनेसहरू गरेर यसरी नै अब आफ्नो बिकल्प यस्तै गर्ने अब आफ्नो बिकल्प छ